मलाई भारतका प्राचीन र मध्यकालीन राजाहरूमध्ये चन्द्रगुप्त मौर्य र अशोकाको मलाई अहिलेसम्म पनि याद छ है राजा चन्द्रगुप्त मौर्यले मगदबाट सुरु गरेर चाणक्यले उसलाई आफ्नो नीतिअनुसार सजेसन दिन्थ्यो है र चाणक्यको नीतिअनुसारले नै मगदबाट सुरु गरेर पुरा भारतवर्षलाई अफ्गानिस्तानसम्म नर्थ वेस्टर्न बर्डर वहाँको अफ्गानिस्तानसम्म पुगेको थियो अहिलेको त यो खण्डित भारत हो अफ्गानिस्तानसम्म हाम्रो भारतलाई उसले एक्सप्यान्ड गरेको थियो चन्द्रगुप्त मौर्यको समयमा सबै रिलिजियनहरू बुद्धिज्म जैनिज्महरू एकदम फ्लरिस भएर गए है अनि कुनै पनि त्यस्तो भ भेदभाव थिएन चन्द्रगुप्त मौर्य एकदमै राम्रो खालको राजा थिए र चन्द्रगुप्त मौर्य न्यायप्रिय राजा पनि थिए र वहाँले भारतीय इतिहासमा एउटा ठुलो छाप छोडेर गएको छन् है र उहाँकै डिसेन्डेन्ट ग्र्यान्ड सन भनौँ नाति अशोका अशोकाको पनि अब थुप्रो देन छ उहाँले पनि भारतलाई ठुलो बनाउनुमा होइन भारत राज्यको गरिमालाई माथि राख्नुमा ठुलो योगदान दिएका छन्